भारतका सबैभन्दा लेकप्रिय खेलहरू क्रिकेट क्रिकेट भारतको एकदमै मनपसन्द खेल हो यो खेल भारतका सा साना मानिसहरूदेखि लिएर ठुल्ठुला बुढापाकासम्म एकदम यो खेललाई रुचि राख्छन् भारतमा यो खेलका आइपिएल पनि हुने गर्छन् र यो आइपिएल एकदम बढो मजाको साथ बढो आनन्दको साथ हुने गर्छन् आइपिएल हेर्नका लागि पनि मानिसहरू उत्तिकै इच्छुक र उत्तिकै बेचैन रहन्छन् आइपिएल हेर्नका लागि भारतका मानिसहरू रात रात कुरेर बस्ने गर्छन् आधा रातसम्म टेलिभिजनमा आइपिएलका लागि यो क्रिकेट आइपिएलका लागि कुरेर बस्ने गर्छन् र यसै गरी हकी पनि हाम्रा हाम्रा भारतका हकी हाम्रो भारतका राष्ट्रिय खेल हो यो पनि उत्ति नै आनन्द र उत्ति नै मजाको साथमा हुने गर्छन् र यस खेलमा धावकहरू धावकहरू पनि उत्तिकै खेलाडीहरू छन् यो खेल पनि हाम्रो देशको लोकप्रिय एकदमै लोकप्रिय एकदमै हाम्रो मनमा बसेको खेल हो

हाम्रो देशका सबैभन्दा प्रसिद्ध धावकहरू क्रिकेटमा महेन्द्र सिहं धोनी विराट कोहली विराट कोहली सचिन तेन्डुल्कर यस्ता यस्ता थुप्रै प्लेयर्सहरू यस्तै खेलाडीहरू

खेलाडी वर्गहरू पनि एकदम खेलाडी खेलाडी नै छन् र यसै गरी हाम्रो फुटबलमा भाइचुङ भोटिया सुनिल छेत्री हाम्रा र मेरो एकदमै